हेलो ए तपाईँ ए तपाईँ उमङ्ग बोल्नुभएको ए अँ म तपाईँको पुरा ठुलो फ्यान हो कि अस्ति मैले तपाईँ डान्स गरेको देखेँ अन्त पुरा मनपर्यो तपाईँको डान्स सर म तपाईँको ठुलो फ्यान हो पुरा मनपर्छ मलाई तपाईँको डान्स स्टाइलहरू तपाईँले उयो लोकल डान्स मात्रै अब हाम्रो ट्रेडिसनल नेपाली डान्सहरू मात्रै गर्नुहुन्छ अरू पनि गर्नुहुन्छ ए ए त्यही त मैले तपाईँको अरूहरू डान्स फम त देखेको थिइनँ त्यही हिपहप डान्स चाहिँ देखेको थिएँ ए म चाहिँ अनि तपाईँसँग यसो कन्ट्याक्ट गरौँ न भनेर नि कसरी गर्नुभयो किनभने म पनि अलिक रुचि राख्छु कि यसमा अनि कसरी सिक्नु हो कसरी उ गर्नु भनेर नि घरमै बसेर तपाईँहरूले क्लास चाहिँ गर्नुभएको हो आफै सिक्नुभएको हो त्यही भएर के ए अनि अब फ्युचरमा चाहिँ के गर्ने प्लान छ तपाईँको स्टुडियोहरू खोल्ने प्लान छ कि हजुर हजुर हजुर ए हजुर कुन तपाईँले कुनै रियलिटी सोहरूतिर जस्तै यस्तो नेपालतिरै पनि नेपाली डान्स फम त धेरै हुन्छ नि होइन रियलिटिसहरू अनि दार्जिलिङहरूतिर पनि भइरहन्छ त्यस्तोमा पार्टिसिपेट चाहिँ गर्नुभएको छैन ए तपाईँ घरमा चाहिँ कतिखेर अब अभ्यास गर्ने समय चाहिँ कसरी निकाल्नुहुन्छ ए के अरे एकदमै राम्रो नाच्नु हुँदोरहेछ एकदमै मनपऱ्यो तपाईँको नृत्य होइन यसरी नै अगाडि बढाएर लानुहोस् हाम्रो जातिको नाम होइन हाम्रो ट्रेडिसनल डान्सलाई तपाईँले बढाउँदै गएपछि हाम्रो पनि होइन एउटा छुट्टै चिना चिनारी बनिन्छ नि त अलिकति

धेरै खुसी लाग्यो हजुरसँग बोल्नु पाएर

हुन्छ धन्यवाद हुन्छ